निश्चय नै यो सामाजिक सञ्जाल र यो अहिलेको विकसित टेक्नोलजीले यो नृत्यमाथि ठुलो प्रभाव पारेको छ र नृत्यमाथि सौकिन नृत्यकारहरूलाई को लागि त एकदमै सहज सुविधा भएको छ जसले गर्दाखेरि हामीलाई डान्स टिचरको आवश्यकता नै पर्दैन जसको ज्वलन्त उदाहरण हामीले चारैतिर देखिरहेका छौँ तर पनि यसले यो प्रविधिले जति सुविधा दिएको छ अलिकति न अलिकति कहीँ न कहीँ यसको कुप्रभाव पनि परेको छ भन्ने मलाई कसरी भन्दाखेरि अहिले हरेक नानीहरूदेखि लिएर ज्येष्ठ नागरिकहरू पनि यो नृत्यपट्टि ढल्किएको छ बेसी नै ढल्किएको छ जुनले चाहिँ जुन कुराले चाहिँ पढाइलाई पनि अलिकति धक्का पुगेको छ विशेष विद्यार्थीहरूको लागि अरूको लागि त ठिकै छ नृत्य गर्नु नराम्रो होइन राम्रो हो एकदमै राम्रो हो सिक्नु पनि राम्रो कुरो हो तर विशेष विद्यार्थीहरूको लागि यसले अलिकति बेसी नै प्रभाव पारेको छ अर्थात नकारात्मक कता कता त्यहाँ आएको छ भन्ने मलाई लाग्छ